हेलो दा मैले तपाईँलाई त्यो अस्ति दोकानबाट लुगा मगाएको थिएँ नि एउटा जामा अन्त थुप्रै लुगाहरू थियो नि त्यो जामा लुगाहरू चाहिँ आउनु चाहिँ आएको छ हो रेट पनि त्यही भनेकै रेटमा आएको छ सबै कुरा ठिकै छ प्याकिङ पनि राम्रै छ बाहिरबाट त प्याकिङ पनि राम्रो देख्छ तर अब मैले तपाईँलाई कम्पेलन चाहिँ गरेको होइन हो खोइ लुगाहरू नै अब त्यस्तो राम्रै आएको छैन तपाईँ बुझिदिनुहोस् अब मैले कम्प्लेन गरेको होइन कम्प्लेन गर्ने भएको भए मैले त्यहीँ गर्थेँ होला तर मैले तपाईँलाई पर्सनली फोन गरेर भनेको त्यो लुगाहरूमा चाहिँ तपाईँको खोइ प्याकिङ त्यो राम्रो देख्छ तर लुगाहरू चाहिँ राम्रो आएको छैन नि त लुगाहरू चाहिँ सब त्यो जामाहरू फाटेको मैला त्यो मैले लगाउने भेष्टहरू पुरा मैला देखेँ मैले त त्यो उयो खोलेर लगाएर चाहिँ गरेको होइन त्यो मैले उयो भिडियो त बनाएको छुइनँ अब दा तपाईँले बुझ्नु हुन्छ होला उएस लुगाहरूको चाहिँ कसरी भिडियो बनाउनु खोलेको र पनि अब मैले ब उयो चाहिँ गरेको छु तपाईँले अब त्यो मलाई पत्ताउँछ होला अब हामी त चिनेकै दाहरू हो गाउँमा हाम्रै उयो हो चिनेकैहरू हो हामी त त्यही भएर चाहिँ दा त्यो लुगाहरूमा चाहिँ पुरा मैलाहरू छ हो लुगाहरू पनि पुरा फाटेको छ खोइ के भएको त्यो डरैलाग्दो फाटेको छ पुरानो न पुरानो देखियो मैला न मैला छ लुगाहरू पनि अब त्यो प्रोडक्ट म राख्नु सक्दिनँ त्यो भएर म त्यो चाहिँ रिटर्न ब्याक गर्न चाहन्छु हो त्यो चाहिँ अब म ब्याक गर्छु त त्यही भएर दा तपाईँलाई मैले फोन पनि गरेको पर्सनली हो मैले तपाईँको दोकानमा चाहिँ राम्रो हुन्छ होला भनेर अब हेर्दा चाहिँ अब सबैले भन्छ होइन यो भाइकोमा किन् न राम्रो छ सबैले राम्रै भन्दैथ्यो मैले पनि ट्राई गरौँ न भनेर नयाँ दोकान नयाँ मान्छे हो नयाँ राम्रो हुन्छ होला त्यही पनि चिनेकै दा हो हाम्रो त भनेर चाहिँ ट्राई गरौँ भनेर चाहिँ खोइ मगाएको थिएँ खोइ अब राम्रै आएन रहेछ खोइ ड्रेसहरू त त्यस्तो आउँदोरहेछस कहिले त्यसरी त कहाँ हुन्छ त दा प्याकिङ गर्दा हेर्नु हुँदैन क्या हो तपाईँहरूले त्यस्तोहरू फाटेको सिलाएको के हो त्यस्तो मैला आम्मामामा नयाँ लुगा भन्छ लु हैट कति दिन मैला लुगा त्यो तेतिकै लाउँछ नि त्यो त्योभन्दा आगर थियो हौ लु लु धोएर सफा भए पनि त अँ है भन्नु फेरि फाटेको छ नयाँ लुगा हरे के हो तेस्तो दसैँको छेकमा नयाँ लुगा मगाउँ भनेर मगाएको छैन फाटेको पो रहेछ के हो त्यस्तो उदुम हैट त्यो चाहिँ हुँदैन दा हो म चाहिँ अब त्यो लुगा ब्याक गरिदिनुहोस् मैले पैसा तपाईँलाई अलरेडी पेमेन्ट गरिदिइसकेको थिएँ पेमेन्ट गरेर आँको होइन प्याकिङ पनि राम्रो छ हौ लु आम्मामा हेर्दा चैँ चाटाक चिटिक लु आइँसाले हेर्दा चाहिँ दामी लु अब चाहिँ राम्रो राम्रो लुगा हाल सबैले ट्राई गर्नुपर्छ भनेर खै ट्राई गरेको त छैन सब फाटेको मैला खोइ के हो त्यस्तो अब मैले भन्नु चिज त्यही हो भन्नु खोेजेको चाहिँ हो दा राम्रो अब प्रोडक्टहरू चाहिँ हेर्दा चाहिँ राम्रो छ तपाईँको खोइ प्याकिङ गर्दा न चेक नगरेको हो कि तपाईँको कम्प्लेन त अब कहाँ गर्नु म तपाईँलाई त कम्प्लेन गर्दिनँ तपाईँ त राम्रो चिनेकै दा हो अब र पनि तपाईँको मेरो रिक्वेस्ट छ बिन्ती छ हो फर्काइदिनोस् त्यो उयो चाहिँ लुगाहरू चाहिँ मेरो लुगा फर्काइदिएर चाहिँ तपाईँले पैसा रिटर्न गरिदिनुहोस् हो त्यही भन्नु चाहन्छु धन्यवाद